मैले एउटा हेयर स्पा किनेको थिएँ सुरुवातमा असाध्यै राम्रो थियो तर समय बित्दै जाँदा त्यस स्पाले मेरो जराभित्र कपालको जराहरू खराब गर्दै मेरो कपालहरू झर्न लाग्यो